मैले आफ्नो बगैँचा बनाउँदाखेरि चाहिँ त्यस्तो समस्या सामना गर्नु त परेको छैन बारीमै मेरो त मलहरू पनि पुरा छ हो बेम्बुसहरू बाँसहरू पनि पुरा छ अनि यो लामखुट्टेहरूले त के असर पार्दैन रहेछ तर यो एउटा खुम्ले किराले चाहिँ निक्कै यसको जरा काटिदिँदो रहेछ हौ यो प्लान्टको अनि प्लान्ट त्यति फस्टाउने फस्टाउनु साह्रो पर्दोरहेछ त्यस्ले मुनि जरा काटिदियो भने चाहिँ